मेरोमा चाहिँ दुईवटा सानो सानो खालको स्पिट्ज नसलको चै दुईवटा कुकुरहरू छ यसको नाम चाहिँ मैले एउटाको नाम भाइ राखिदिएको छु र छाउरी कुकुरको नाम चाहिँ बहिनी भाइ र बहिनी गरेर म तिनीहरूलाई म बोलाउने गर्छु तिनीहरू यति साह्रो छ कि हामी काहीँ जानुपर्यो भने तिनीहरू पनि हामी काहीँ जान्छ भन्यो भने तिनीहरूले पहिला नै याद पाइहाल्छ

कुकुरमा चाहिँ मैले अनुभव गरेको चिज चाहिँ तिनीहरू यति साह्रो बुजाकी हुँदोरहेछ कि हामीलाई हामीले तिनीहरूलाई होइन तिनीहरूले चाहिँ हामीलाई एकदमै ज्यादा बुझ्दो रहेछ हामीलाई कुन बेलामा दुःख परिरहेको हुन्छ कुन बेलामा अब मेरो मुड अफ छ तिनीहरूले साह्रै बुझ्दो रहेछ र मेरो आफ्नो पर्सनल ओपिनियनमा चाहिँ मैले पालेक कुकुरहरू चाहिँ म कोही बेला थाकेर थकित भइरहेको हुन्छु है अन्त ड्राइभहरू गरेर घर जाँदाखेरि चाहिँ तिनीहरूले अलग्गै यो गाडीको आवाजहरूले चिन्ने बाटोमा आउने हामीलाई देखेपछि सकारात्मक प्रतिक्रिया गर्ने उफ्रिने खुसी हुने त्यो देख्दाखेरि चाहिँ एकदमै मन खुसी गराइदिन्छ त्यस कारण चाहिँ म चाहिँ पशुहरू भन्दा चाहिँ साह्रै म लगाउ छ मेरो र विशेष गरी चाहिँ मैले पालेको त्यो दुईवटा कुकुरहरू जसको नाम चाहिँ भाइ र बहिनी राखिदिएको छु मैले मायाले राखिदिएको नाम